आज भारत भारतमा धेरै महत्त्वपूर्ण चुनौतीहरू धेरै सबैभन्दा महत्त्वपूर्ण चुनौतीहरू थुप्रो रहेको छ जस्तै अनइम्प्लोइमेन्ट पोल्युसन जेन्डर डिस्क्रिमिनेसनहरू अनइम्प्लोइमेन्ट बेरोजगारी बेरोजगारी एकदमै बढ्दै गएको छ र सरकारले जागिर सरकारी जागिर खान एकदमै कठिनाइसँग कठिनाइ बढेको छ बेरोजगार जागिर सरकारी जागिर खान एकदमै धेरै कठिनाइहरूसँग सङ्घर्ष गरेर मात्रै खान पाइन्छ त्यही पनि तल्लो तल माथिल्लो तलको अब्बल नम्बरमा पर्ने क्यान्डिडेट्सहरूले मात्रै यो गभर्मेन्ट जब्सहरू सरकारी जागिर खान सकिन्छ अनि पोल्युसन एकदम पोल्युसन प्रदूषण एकदमै बढेर गइरहेको छ हाम्रो यो प्रदूष प्रदूषणले हाम्रो गाउँसमाजहरूमा एकदमै धेरै प्रदूषणहरू बढेर गइरहेको छ रोडहरू समयमा रोडहरूका उपचार भएको छैन रोडहरू यत्तिकै बिग्रेर गइरहेको छ अनि जेन्डर डिस्क्रिमिनेसन जेन्डर डिस्क्रिमिनेसनमा अब केटाकेटी देखि बिचको लिङ्ग छ उसलाई उसलाई खुलेर जिउन अझै अझै पनि खुलेर जिउन उसको लागि यहाँ भारतमा भारतमा सजिलो छैन र धेरै यस्तै यस्तै चुनौतीहरू एकदमै धेरै छ भारतमा एकदमै धेरै भन्दा पनि एकदम छन् चुनौतीहरू अनि यसलाई सरकारले कसरी समाधान गरेका छन् भन्दाखेरि अनइम्प्लोयमेन्टका लागि बेरोजगारीहरूका लागि फाइनिन्सियली लोनहरू प्रोभाइड गरेर एकदमै उनीहरूलाई बिजनेस उनीहरूलाई बिजनेस गर्नुको लागि धेरै मदत गरिरहेको छन् अनि पोल्युसनका लागि जग्गा जग्गामा बोर्डहरू लगाएर एकदम एडभर्टाइजमेन्टहरू गरेर पोल्युसनको लागि प्रदू प्रदूषण कम्ती गर्ने रुखहरू रुख बिरुवाहरू जग्गा जग्गामा रोपिने यस्ता साना साना कदमहरू उठाइराख्नु राखेको छन् र जेन्डर डिस्क्रिमिनेसन जेन्डर डिस्क्रिमिनेसनमा पनि धेरै समाधानहरू गरेकै छन् र यति भन्दै म आफ्नो शब्दलाई यहीँ टुङ्ग्याउन चाहन्छु धन्यवाद